हेलो सुन्दैछु त यसो अब यो यो पालिको न्यू इयरमा चाहिँ हामी पिकनिक जाउँ भनेको र सोच्दैछु ए अँ जानुपर्छ कहिले तिर अब न्यू इयरमा अब यसो साथीहरू सँग मैले आज जान्छु भन्दै थियो हो मैले हिजो तँलाई फोन गरौँ भनेको थिएँ बिर्सिहालेछु हो अन्त अहिले ठिकै गर्यो त्यही त यो पाली त अलिक राम्रै जग्गातिर जाउँ भनेर भनेको थिएँ अब खोइ कुन्नी के भन्छ हौ अरूहरूले पनि अब उयोहरू पनि जान्छ भन्दै थियो ऊ निक्कीहरू पनि जान्छ भन्दै थियो ल होइन एगो एउडा गाडीमा त आँट्दैन जस्तो चाहिँ मलाई लाग्दैछ होइन किनकि अब यताबाट सातजना जान्छ हरे सातजना त्यहाँ त ड्राइभर हुँदाखेरि अब त्यो सवारीमा आँट्छ होला अन्त

अँ राम्रै ठाउँमा जानुपर्छ हो कहाँ जानु चाहिँ कहाँ जानु अँ रेलीतिरै जानुपर्छ होला हौ है

ए अँ म पनि अँ त्यस्तै गर्दा पनि हुन्छ क्याम्पिङ जाँदै अब त्यो रेलीतिर होइन बिहान गयो रेलीमा खेल्यो खेल्यो त्यहाँदेखि बेल्का चाहिँ क्याम्पिङ बस्दा पनि हुन्छ अँ कतिको घरबाट फेरि पर्मिसन दिँदैन हो अब सबैको दे पर्मिसन दिएछ भने त दियो भने त अब राम्रै हो नि अँ अब खोइ अब एकखेप चाहिँ अब सबैलाई चाहिँ आमा बाबाहरूलाई भन भनेर भन्नुपर्छ होला हौ कति जस्तो उठाउनु ठिक होला हौ कति गाडी भाडा यसो खानेहरू गर्दाखेरि फोर हान्ड्रेड हुन्छ होला अँ त्यसो भने फाइभ हन्ड्रेड अर सिक्स हन्ड्रेड उठाउनु पर्छ होला हौ है अँ अहिले त गाडी भाडा कस्तो बढेको छ नि हौ अन्त अँ अब चाहिँ अब घरमा पनि यसो पर्मिसनहरू सबैलाई एकखेप भनौँ हो त्यहाँदेखि कतिको त फेरि पैसा पनि दिनु मान्दैन मान्छ जस्तो लागेको छैन हो मलाई तर पनि अब भनी हेरौँ ल ल ल ल ल ल